कहाँ छौ भाइ बजारमा होे अनि के के पाउँदो रहेछ त्यहाँ अहिले बजारमा हेर हेर के उयो किनेमाहरू छ त्यहाँ इस्कुसको जराहरू पाउँछ कि पाउँदैन हौ अहिले ए अँ अँ यो डुकुहरू पनि छैन होला अहिले त ए त्यहाँ अन्त मोमोहरू पनि मिठो मिठो पाउँछ हो है अँ त्यही त मलाई त थाहै छ नि त्यो त अँ मोमो थुक्पा पनि पाउँछ होला है अन्त के भन्छ गुन्द्रुक चाहिँ अहिले पाउँदैछ गुन्द्रुक त्यहाँ छ भने लिएर आउनु नि अलिअलि अब ल्याउन अलिअलि आधा केजी जति कति रहेछ हौ अहिले भाउ गुन्द्रुकको ए हो र महँगो पो भएछ त हौ है ए अँ है कति छ होला त्यसको बाहिरतिर चाहिँ ए ठिक छ त अन्त अनि त्यहाँको लोकल थुक्पा पनि अहिले कसरी छ हौ दाम त्यसको प्याकेटको चाहिँ कति रहेछ हौ

ए हो

आलु आलु मिमी ए

अन्त त्यसो भए मलाई ल्याइदिनु नि त हौ अलिअलि अँ बिहिबारेमा लोकल हाटमा के के छ है अहिले

होइन हो यो हाम्रो खानेकुराहरूमा चाहिँ के के रहेछ त्यहाँ

हो हो ए है त्यहाँ सिस्नु सिस्नुहरू चाहिँ ए हो अँ ढिँडोहरू ए त्यो ढिँडोहरू त अहिले पाउँदैन होला हो त्यो त थाहा छ नि अहिले पो पाउँ पाउँदैछ कि छैन त्यो भनेर नि पिठोहरू कोदोको पिठोहरू त्यहाँ बेच्नु बेच्नु राखेको छ ए अँ ढिँडो खानुपर्थ्यो अलिकति पठाइदिनु नि हौ पाँच छ किलो जस्तो कोदोको पिठो पाँच छ किलो जति पिठो अब ढिँडो खानुपर्यो नि होइन होइन ढिँडो बनाउनु पर्यो नि त कहाँ होइन नि त्यस्तो त ढुङ्रोहरू पनि पाउँछ है साँची त्यहाँ बजारमा अहिले त्यो तामा पाउँछ कि पाउँदैन हौ तामा पाउँछ कि पाउँदैन हौ तामा त्यसको अँ त्यसको अचार खानुपर्ने थियो अँ तामाको अचार पाउँछ नि ए अँ लु है अब यसो यतातिर आउँदाखेरि ल्याइदिनु होस् है अलिअलि हुन्छ हुन्छ हुन्छ हुन्छ बाई